हेलो को बोल्नु भयो

हजुर ए हजुर हजुर कहाँबाट बोल्नु भयो दार्जिलिङ दार्जिलिङ कुन ठाउँ ए टिस्टा भ्याल्ली हो हुन्छ तपाईँको ए हजुर हजुर हामी अस्ति प्रोग्राममा प्रोग्राम लिएर आएका थियौँ हजुर हजुर अरू ठाउँतिर पनि अरू ठाउँतिर पनि तपाईँले देख्नु भएको छ मलाई

मैले त एकाडेमी त खोलेको छुइनँ तर पनि म अरूलाई मोटिभेट गर्ने जतिसम्म सम्म सम्भव जति सक्दो मैले कोसिस गरिनै रहेको छु म चाहन्छु कि ए हजुर हजुर एकदमै राम्रो सिक्नुपर्छ नि त्यसरी आफ्नो कल्चरलाई आफ्नो संस्कार संस्कृतिलाई यसरी झल्काउने हो यो सांस्कृतिक कार्यक्रमले है कार्यक्रमहरू गर्दाखेरि सबै ठुलाबडाहरू बुढाबुढी मान्छेहरूलाई पनि एकदमै नानीहरूदेखिको जो सानो हुन्छ उनीहरू हजुर हजुर हजुर हजुर अब लोक नृत्यहरू गरेर जस्तै म त अब यो संस्कृतिहरू आफ्नो संस्कार संस्कृतिहरू चाहिँ नभुलिओस् अहिलेको युवापिँढीहरूले होइन अहिलेको अब जुन चाहिँ प्रकारको अहिले त अरू अरू हिन्दी अङ्ग्रेजी सङ्गीतहरूतिर मात्रै नृत्य गर्ने खालको जुन चाहिँ एउटा ट्रेन्ड भएको छ तर आफ्नो संस्कार संस्कृतिलाई चाहिँ नभुलियोस नानीहरूले भनेर चाहिँ म म चाहिँ त्यही गर्नु खोज्छु जतिसक्दो सांस्कृतिक कार्यक्रमहरूतिर भयो क्रार्यक्रमहरू एकदमै अर्गनइजरलाई भनेर हुन्छ कि के गरेर हुन्छ म त लोक नृत्यहरूलाई नै अगाडि बढाउनु पर्छ जे गरेर भए पनि हाम्रो संस्कार संस्कृतिलाई नै अगाडि बढाउनु पर्छ भनेर म त्यसरी बुढाबुढी मान्छे भयो सानो नानीहरू भयो युवाहरू भयो उनीहरूलाई प्रोत्साहन गर्नुकै लागि म त एकदमै तत्पर छु यही काम नै म त गरिराख्छु है त्यही छ मेरो सन्देश चाहिँ हजुर त्यही नबिर्सिओस् यो चाहिँ एकदमै चलेर जाओस् अब हामी भए पनि नभए पनि हाम्रो पछाडि पनि आउँदो युवापिँढीहरूले यसलाई सम्हालोस् भनेर म त्यही चाहन्छु हुन्छ हुन्छ धेरै धेरै धन्यवाद फोन गर्नु भएछ सरी शुभकामना दिनु भयो धेरै धेरै धन्यवाद हुन्छ